अहिले हामी ग्रामिण क्षेत्रमा हेऱ्यौँ भने है हरेक युवा युवती मेहनती हुन्छ भनेर भन्दछ है विशेष त अब गाउँ घर समाजमा पनि मेहनती अब युवा युवतीहरू धेरै छन् है आफ्नो व्यावसायहरू चलाइरहेको युवा युवतीहरू छन् तर अब हामी भन्दछौँ जीवन साथी चाहिँ अब यस्तो होस् जसमा चाहिँ अब बाहिरी कुरोको मात्र होइन दफ्तरमा काम गर्ने मात्र होइन तर गाउँ घर समाज आफ्नो परिवारलाई पाल्न ख्वाउन सबै काममा हात बटाउने एउटा असल नारी चाहिँ अब एउटा यस्तो होस् जसले चाहिँ आफ्नो परिवारलाई मिठो वचनले भोजनले मात्र होइन तर वचनले पनि मानिसहरूलाई यस्तो साह्रो प्रभावित पार्न सक्ने एउटा असली जीवनसाथी पनि पाउन सकिन्छ क्या समस्याको समाधान चाहिँ अब यस्तो छ हामीले बाहिरी रूपमा मात्र हामीले एउटा केटीलाई है बाहिरी रूपमा मात्र हामीले हेऱ्यौँ भने उसको आकार मात्र हेऱ्यौँ भने उसलाई हामीले भित्रीबाटड जान्न र चिन्नै सक्दैनौँ र उसको आकारलाई होइन तर उसको मनलाई चाहिँ हामीले हेर्नु पर्दछ उसको मनलाई र उसको भावनाहरूलाई हामीले सोँच्नु पर्दछ उसको विचारहरूलाई हामीले बुझ्नु पर्दछ र मात्र हामीले असल जीवनसाथी चाहिँ के हो भन्ने हामीले बुझ्ने गर्छौँ र प्राथमिकता चाहिँ हामीले बजारमा बसोबास गर्ने केटीलाई मात्र होइन बजार सहारको सहरको हावा लाग्ने केटी भन्नु मात्र अब उसको क्यारेक्टरमाथि हामीले है उसको चरित्रमाथि दाग र चरित्रमाथि औँली उठाएको जस्तो कुरा हुन्छ र त्यसलाई त्यसलाई चाहिँ हामीलो नसोचेर नहेरेर है उ एउटा जीवनसाथी हुने लायकको छ छैन उ कतिको परिवारसँग घुलमिल हुने खालको आचरणको हो कति कति परिवारमा माया प्रेमले बस्ने खालको आचरणको हो हामीले ती सबै हेऱ्यौँ भने हाम्रो जीवनसाथी चाहिँ हामीले पुस्ता पुस्ताले नै हामीले पाउन सक्छौँ अनि हरेक क्षेत्रमा नै यस्तो युवा युवतीहरूले चाहिँ अब बसोबास चाहिँ गरेकै छ र हामीले सहरमा बस्नेहरूलाई मात्र हामी प्राथमिकता दिने होइनौँ र हाम्रो गाउँबस्ती गाउँबस्तीमा पनि हामीले धेरै नै हामीले यस्तो युवा युवतीहरू पाउँछौ जसलाई चाहिँ हामीले धेरै प्राथमिकता दिनु पर्दछ